र ग्रामीण सहरी ग्रामीण र सहरी क्षेत्रमा शिक्षाको पद्धतिको सुझाव चाहिँ म के दिन चाहन्छु भने अब सहरी क्षेत्रमा त एकदमै एड्भान्स लेभलमै टिचिङ हुन्छ वहाँ कम्युनिकेसनको एकदमै सुविधा हुन्छ प्लस डिफ्रेन्ट टेक्नोलोजीहरूलाई लिएर उहाँहरू धेरै अवगत हुनु हुन्छ उहाँहरू र विभिन्न प्रकारको नयाँ नयाँ शिक्षक छ शैलीहरूको प्रयोग गरेर उहाँहरूले नानीहरूलाई एकदमै राम्रो प्रकारले विकसित ढङ्गमा नानीहरूलाई शिक्षा व्यवस्था गरिरहेको हुन्छ व्यवस्था गरिरहेको हुन्छ तर अब हाम्रो ग्रामीण क्षेत्रमा हेर्नु पर्दाखेरि चाहिँ नानीहरू कतिवटा कुरोले वञ्चित पनि हुन्छन् जस्तै मडर्न फेसिलीटिजहरू जस्तै अहिले नयाँ आइरहेको कुराहरू थ्री डी भयो होइन थ्री डिहरू भएको छ त्यो थ्री डिहरू गाउँमा आइपुग्दा ओर्दा सायदै बुढो पनि भइन्छ होला त्यो नलेज अब त्यो थ्री डिमा एकदमै कोर कन्सेप्टहरूलाई लिएर जुन चाहिँ कुरो गरिएको हुन्छ देखाइएको हुन्छ नानीले प्र्याक्टिकल्ली देखेर सिक्नु पाउँछ त्यो कुरो सिक्नु पाउँदैन र के हुन्छ भन्दाखेरि अब ग्रामीण क्षेत्रमा चाहिँ अब विभिन्न प्रकारको टेक्नोलोजीजहरू युटिलाइज गरेर प्रोजेक्टरको माध्यमद्वारा होइन कम्प्युटर्सहरूको माध्यमद्वारा नानीहरूलाई एकदमै राम्रो प्रकारले शिक्षा प्रदान गर्न सक्यो भने चाहिँ राम्रो हुन्छ अनि साथै नानीहरूलाई हामीले आफ्नो रूप बिर्सनु हुँदैन विभिन्न प्रकारको क्रियाकलापहरू पनि नानीहरूलाई सिकाउनु पर्छ होइन त्यसै तर जति सक्दो बस्ती एरियामा वा ग्रामीण एरियामा चाहिँ हामीले त्यो कुरो सिकाउनु सक्छौँ तर सहर इलाकामा अब त्यस्तो जगा हुँदैन वहाँ चाहिँ हामीले एग्रिकल्चरल अब एक्टिभिटिजहरू भयो विभिन्न यो रोट लर्निङ एक्टिभिटिजहरू हुन्छ होइन रोट लर्निङमा नै प्रायः यस्तो फोकस गरिएको हुन्छ ग्रामीण क्षेत्रमा चाहिँ त्यसलाई छोडेर रोट लर्निङलाई एलिमिनेट गरेर होइन नानीहरूलाई प्ले वे मेथड्सहरू विभिन्न प्रकारको मेथडहरूले अब नलेज दिनु पऱ्यो नलेज दियो पछि के हुन्छ भने नानीहरूको त्यो केही जुन चाहिँ म अब दिमाग हुन्छ दिमाग अझै ब्रोड वेमा खोलिएर जान्छ ब्रोड वेमा खोलिएर जाँदाखेरि नानीहरूलाई पढाइमा अझै रुचि आउँछ र भोलिको दिनमा उनीहरूलाई एउटा कन्क्रिट एउटा डिसिसन मेकिङ क्वालिटी भएको नानी रेडी पनि हुन्छ सहरी एरियाहरूको नानीहरूमा त्यो अलरेडी क्वालिटी हुन्छ किनभने उनीहरूकोमा अलरेडी मेसिन भयो टेक्नोलोजी भयो उनाहरूले फुल एडभान्समेन्ट पाएको हुन्छ र त्यो एडभान्समेन्टको कम्पेरिजनमा चाहिँ ग्रामीण एरियाका नानीहरू अलिकिति भए पनि पछिल्लो चाहिँ हुन्छ